ट्वेन्टी फाइभ दिसम्बर प्रभु यिसू ख्रिस्ट जन्मेको उत्सवमा चाहिँ हामी चाहिँ धेरै रमाइलो गर्छौँ सम्पूर्ण मण्डली घरपरिवारहरू भेला भएर चाहिँ हामी चाहिँ एक साथमा परमेश्वर यिसू ख्रिस्टको जन्म उत्सव मनाउने गर्छौँ अन्त फेरि जन्म उत्सवको खुसीमा चाहिँ हामी चाहिँ केकहरू ल्याएर काट्ने गर्छौँ खाने गर्छौँ अन्त फेरि धेरै भोजनहरू पनि बनाउनुहुन्छ अन्त फेरि सेलरोटीहरू हामीलाई धेरै मजा आउँछ क्या अन्त फेरि एउटा सेतो सेतो पेडा पनि बनाउनुहुन्छ सेलरोटीजस्तै त्यो चाहिँ साह्रै मिठो लाग्छ मलाई चाहिँ त्यो चाहिँ धेरै राम्रो मिठो क्या अब सबैभन्दा फेभरेट त्यो लाग्ने गर्छ मलाई चाहिँ धेरै मजा आउँछ क्रिस्मसमा अन्त फेरि हामी कामहरू पनि धेरै खटाइने गर्छ अन्त फेरि कामहरू धेरै खटाइ हुन्छ वर्सिपहरू वर्सिप टिमहरू वर्सिप टिममा बस्छ अन्त खाना पकाउनेहरू खाना टिममा बस्छौँ चेयर मिलाउनेहरू चेयर चेयर मिलाइरहेको हुन्छ अन्त फेरि सबैको आफ्नो आफ्नो कामहरू बाँडिदिन्छ क्या चर्चमा चाहिँ अन्त फेरि त्यसरी चाहिँ हामी चाहिँ गर्ने गर्छौँ